अहिलेको युवाहरू धेरै पढेको हुनाले चाहिँ एकदम कामहरूको लागि सोच्नुपर्छ रोजगार बारेमा अन्त जस्तोतस्तो काम गर्नु खोज्दैन प्रायःले सबैले न गर्मेन्ट सर्बिसै खोज्छ त्यसले गर्दा चाहिँ अब कति पढेको हुन्छ अब काम नपाएकोहरूले चाहिँ आफ्नो सानसानो उद्योगहरू चलाउनु पऱ्यो कसैले थुप्पाको गर्नुपऱ्यो कसैले नर्सरी गर्नुपऱ्यो कसैले आफ्नो आफ्नो के ट्यालेन्ट छ होइन त्यो ट्यालेन्टहरूको काम गर्नुपऱ्यो सरकारलाई भन्नुपऱ्यो सरकारले पनि लोनहरू दिनुपऱ्यो उनीहरूको आवश्यक चिजहरू पुरा गरिदिनुपऱ्यो र सरकारले चाहिँ अझै कत्ति जग्गा खालीहरू छ आफ्नो आफ्नो डिपार्टमेन्टमा त्यसमा लाउनुपऱ्यो